पाँचजना छिमेकीको नाम नम्बर एक प्रकाश तामाङ नम्बर दुई गीता तामाङ नम्बर तिन अमीर तामाङ नम्बर चार भीम तामाङ नम्बर पाँच मनिका तामाङ